मलाई मनपर्ने खाना चाहिँ मोमो हो जो चाहिँ नेपाली जातिहरूमध्ये र नेपालीहरू जति पनि छ उनीहरूले धेरै पनि मन पराउने गर्छ नेपाली मात्र नभएर धेरैवटा भारतवासीहरबले पनि मन पराउने गर्स मोमो चाहिँ धेरै प्रकारको हुन्छ सब्जीको भयो मासुको भयो र मासु पनि सबै प्रकारको जस्तै भैँसी भयो जुन गोरु सुङ्गुर कुखुराहरू त्यस्तोको मम पनि बनाइने गर्छ मोमो बनाउँदाखेरि मोमोभित्र हामी एउटा मक्टु भन्ने एउटा त्यो भाँडाको युज गर्ने गर्छौँ र मोमो चाहिँ अब मलाई कहाँ बनाएको भन्दाखेरि चाहिँ घरमै बनाएको चाहिँ राम्रो लाग्छ र घरको जतिको त्यो मिठो चाहिँ अरू बाइरको कुनै ठाउँ पाउँदैन जस्तो चाहिँ मलाई लाग्छ त्यही कारण चाहिँ कुन काहाँ रुचाउनु हुन्छ भन्दाखेरि चाहिँ घरमै बनाएर खाएको चाहिँ मलाई रुचाउने गर्छु जसले गर्दाखेरि चाहिँ मोमो चाहिँ अब मलाई नि धेरै मन पर्ने गर्छ हामी प्रायः जति मोमो जुन त्यो सुपमा हामी त्यो त्यसको वाफले बनाउने गर्छु तै सुपसँग त्यो लिने गर्छौँ सुपमा नुनहरू हालिकिन तेसलाई झन् मिठो बनाइकिन खाने गर्छौँ अचारहरू सँग पनि मोमो मिठो हुने गर्छ त्यही कारण चाहिँ मलाई मोमो चाहिँ धेरै मन पर्ने गर्छ यो चाहिँ मेरो मन धेरै मन पर्ने खाना चाहिँ हो मोमो बाहेक अरू पनि छ तर मोमो चाहिँ सबभन्दा प्रथममा मो राख्ने राख्न चाहन्छु